हाम्रो सांस्कृतिक जस्तो पनि हाम्रो आफ आफ्नो संस्कृतिहरू छ लिम्बूको संस्कृति छ तामाङको संस्कृतिहरू छ धेरै आफ आफ्नो संस्कृतिहरू छन् र आफ आफ्नो संस्कृतिमा आफू आफूले गर्ने कामहरूमा त्यहाँनेर व्यापारमा पनि गर्दाखेरि जस्तो अब राई लिम्बूहरूकोमा उहाँहरूले सेलरोटी जाँडहरू रक्सीहरू उहाँले एउटा उहाँहरूको उयसमा कल्चरमा योहरू बनाएर यसरी बिक्री गर्न सकिन्छ यो एउटा पेसा हो र जसरी हाम्रो क्रिस्टानिटीमा भनौँ भनेदेखि आलुदमहरू ममहरू बनाएर यसरी बेच्छ होइन धेरै कुराहरूमा हामीले गर्न सकिन्छ आफ आफ्नो संस्कृति मा जस्तो हजुरको अब हामीले जसरी हिन्दूहरूको ज जति पनि अब आउने हरएक कुराहरूमा उहाँहरूले आफ आफ्नो हिसाबले खानापिनादेखि लिएर आफ आफ्नो वस्त्रहरू आफ आफ्नो पहिरनहरूमा उहाँले बेचबिखन गर्नेदेखि लिएर सबै कुराहरू गर्न सकिन्छ हामी जस्तो आफ आफ्नो जस्तो संस्कृतिहरू छ आफ आफ्नो जातपातको आफ आफ्नो एक एकवटा उयोहरू छ त्यसबाट पनि हामीले एक एकवटा कुराहरू हामीले लिएर आउन सक्छौँ यो कुराहरू चाहिँ मलाई हुन्छ जस्तो लाग्छ